मैले मेरो पहिलोपटकको खाना चाहिँ सानोमै सिकेको हो मैले चाहिँ खाना बनाउनु मैले चाहिँ आमाले पकाएको हेरेर है यताउति जादा छिमेकीहरूले पकाएको देखेर बिहेतिर बिहातिर मरौतिर जादाखेरि अरूले पकाएको देखेर मलाई नि त्यस्तै पकाउनु मनपर्थ्यो अनि मैले चाहिँ त्यही देखेर चाहिँ मैले घरमा आएर खाना बनाउनु सिक्ने प्रयास गरेँ अनि पहिलोचोटि त साह्रै राम्रो त भएको त थिएन बिस्तारी बिस्तारी मैले खाना बनाउनु सिकेँ पहिलोचोटि खाना बनाउँदाखेरि चाहिँ मलाई धेरै नै गाह्रो पनि भएको थियो प्लस त्यो पहिलोचोटि बनाएको भएर एकदम धेरै एक्साइटेड पनि थिएँ मैले अब कुनै ठुलै काम गरेको जस्तै मलाई लाग्दैथ्यो अन्त त्यही भएर मैले खाना बनाउनु चाहिँ मैले एकदम धेरै सानो उमेरमा सिकेको मैले आमाबाट सिकेको जब आमाले पकउँथ्यो आमाले बनाएको खानाहरू म खान्थेँ त्यसमा जुन टेस्ट हुन्थ्यो मलाई लाग्थ्यो कि म पनि त्यस्तै खाना बनाउँछु भनेर र मैले बिस्तारी बिस्तारी त्यसरी नै सिक्दै गएँ अनि पहिलाचोटि खाना बनाउँदाखेरि चाहिँ मैले अब हुनु त त्यो खाना धेरै मिठो थिएन मलाई नै मीठो लागेको थेन तर तर अब मैले पहिलोचोटि बनाएको भएर चाहिँ मेरो आमा बाबाले अनि फेमिलीले मेरो फेमिलीले चाहिँ त्यो खानालाई एकदमै वेस्ट नगरिकन एकदम धेरै मिठो भयो अब मलाई एकदम धेरै फुर्कायो क्या फेरि त्यस्तो कामहरू गरोस् भनेर टाइपको धेरै मिठो भयो भनेर सबै खाइदिएर त्यस्तो गऱ्यो त्यहाँबाट मैले त्यतिकै खानाहरू बनाउनु सिकेँ अन्त खानाहरू मैले तेतिकै बनाउनु सिकेको हो अन्त